हाम्रो दार्जिलिङमा चाहिँ के हो भने अब केही छैन अब हुने भनेको टी हो एउटा होइन जसले अब जिल्लामा कुनै कारखाना अब कारखाना टीको कारखाना हुन्छ त्यसबाट हुन्छ त्यहाँदेखि बिजनेस भयो बिजनेसहरू गरेर मान्छेले त्यसबाट पैसा कमाउन सक्छ अनि उत्पादन चाहिँ अब के भन्दा चाहिँ अब हाम्रो दार्जिलिङमा चाहिँ त्यही हो अब मान्छेले खाने भनेको त्यही एउटा टिको टीबाट हो अनि हाम्रो मान्छेले लोकल बिजनेस गरेर कसो गरेर के गरेर यो सबै कुराहरू गरेको हुन्छ अनि हाम्रो जिल्लामा चाहिँ त्यही हो टी फ्याक्ट्रीहरू हुन्छ टी इन्डस्ट्री अरू चाहिँ अब अरू यताउताहरू धेरै हुन्छ अनि दार्जिलिङ जिल्लामा मुख्य हुने चाहिँ अब यो टी हो चियापत्ती जसले अब चियापत्तीहरू चाहिँ जसलाई लेबरहरूले गरेर टिपेर गरेर गर्छ अनि तिनीहरूले अब सबै कुराहरू गरेर अब घरतिर के गर्नुपर्ने कसो गर्नुपर्ने इन्डस्ट्रिज अब बिजनेसहरू गरेर गर्छ अन्त सबै कुराहरू गरेर चाहिँ राम्रो हुन्छ अनि हाम्रो चाहिँ के हो भने खाने भने चाहिँ अब टी हो एउटा बिजनेस हो अनि लोकल बिजनेस जस्तै अब गाउँतिरको घरतिर गर्ने बिजनेसहरू तिनै हो